पश्चिम बङ्गालमा पर्यटकहरूलाई मनोरञ्जन गराउनका लागि सिलगडीमा सुर्यसेन पार्क सिटी सेन्टर भेगा सर्कल दार्जिलिङमा रक गार्डन बोटानिकल जीवहरू अनि कालिम्पोङमा डेलो जस्तो चिजहरू छ जसमा चाहिँ पश्चिम बङ्गालको पर्यटकहरूलाई चाहिँ मनोरञ्जन गराउन सक्छौँ